यो गर्ल्स स्कुल चाहिँ कहाँनिर छ भन्दाखेरि चाहिँ अब अब बाग्धारादेखि उकालो जानुपर्छ है डम्बर चोकको त्यहाँ पुगेपछि चाहिँ अलिकति उता गएर उकालो जाने बाटो छ हस्पिटल जाने बाटो त्यहीँनिर छ गर्ल्स हाई स्कुल भनेर त्यहीँ देखिहाल्छ